हाम्रो गाउँ अप्पर मामरिङ खासमहल त्यहाँ किरानाका पसलहरू चारवटा छन् एउटा गाउँको माथिल्लो भागमा अर्को दुईवटा बिचको भागमा मध्य भागमा अनि एउटा अलि तल पल्लो भागमा त्यहाँ के कस्ता कुराहरू उपलब्ध छन् भन्ने कुरामा प्रायःजसो चारैवटा दोकानमा सब्जी फलफुलहरू हामी पाउने गर्छौँ साथै माथिल्लो भेगका एउटा दोकानमा हामी केही लुगाहरू पनि त्यहाँबाट लिनसक्छौँ अनि त्यस्तै कुरामा बिचका दुईवटा दोकानहरूमध्ये एउटा दोकानमा हामीले आफ्नो लागि चप्पलजुत्ताहरू लिनसक्छौँ भने अर्कोमा सब्जीहरू साथै अन्य मसिना मसिना सामानहरू जस्तै काँटीहरू भयो त्यस्ता सामानहरू बल्बहरू हामीले लिनसक्छौँ हामीलाई घरमा चाहिने सामानहरू भयो साथै त्यहाँबाट हामी कोल्ड ड्रिङ्सहरू पनि लिनसक्छौँ अनि अन्तिम तलका दोकानमा हामीले प्रायःजसो सबै नै पाउनसक्छौँ साथै रासन रासिनहरू पनि त्यहाँबाट लिनसक्छौँ अनि मोलतोलको कुरामा साथै पछि तिर्ने कुरामा तलका तिनवटा दोकानमा चाहिँ म लगायत मेरा परिवारले त्यहाँबाट पछि तिर्ने पनि गर्दछ खातामा लेखाएर लाने पनि गर्दछ

माथिल्लो माथिल्लो भेगका दोकान मा चाहिँ हामी त्यस्ता पछि तिर्ने गर्दैनौँ त्यहाँ मोलतोल गर्छौँ या मोलतोल नगरे पनि पैसा तिरेर नै ल्याउने गर्दछौँ अनि तलका दोकानबाट हामी पछि तिर्छु भनेर खातामा लेखाएर पनि ल्याउनसक्छौँ